गाउँमा बाजे मर्दाखेरि चाहिँ थाहा भएको कुरा चाहिँ जो टपरीमा चामल होलेर खुकुरी राखेर दियो बालेर आँगनमा निकालेर त्यहाँ पछि गोबरले लिपेर त्यहाँ लाश राख्ने गरिन्छ त्यहाँ पछि ठुलो छोराले आएर काँधमा हालेर काँध दिएर लिएर बाँसको त्यो बनाएर बाँसमा हालेर त्यो लिएर जान्छन् नदीमा लगेर जलाउने जस्तो सानोमा आएको छ त्यस्तो राखेर जलाउने गरिन्छ त्यहाँ पछि छोरोले चुलहरू काटेर अनि मलामी गएको मानिसहरूले चाहिँ त्यहीँ नुहाएर त्यहाँ पछि त्यो जलिसकेको अस्थिलाई ल्याएर घरमा राखिन्छ अनि त्यहाँ पछि गर्ने कुराहरू गरिन्छ अनि त्यस पछि दस दिनमा त्यो गहुँतहरू खाने गरिन्छ त्यसरी विभिन्न दस दिनमा जस जसले बारेको छ त्यसले नुनहरू खाएर त्यहाँ पछि तेह्र दिन आए पछि तेह्र दिनमा कामहरू गरिन्छ अनि जति मलामीहरू जानु भएको छ त्यति सबलाई बोलाएर खानाहरू धेरै प्रकारको बनाएर अनि खुवाउने गरिन्छ अनि हामीले चाहिँ त्यो मरेको बाजेलाई शान्ति होस् भन्ने कुराले गर गरिन्छ